हामीले ग्रामीण क्षेत्रका साना किसानहरूले हरूले चाहिँ व्यवसाय ठुलो व्यवसाय हरूबाट चाहिँ कसरी पाइन्छ भने चाहिँ हामीले यहाँ ग्रामीण क्षेत्रका मानिसहरूले चाहिँ अर्ग्यानिक विशेष गरेर अर्ग्यानिक साग सब्जी है भयो यसमा धेरै कुराहरू चाहिँ अब रोप्ने गर्छन् र उहाँले अब लान सक्दैन बाहिर नलाँदा चाहिँ उँधैबाट नै ठुल्ठुलो कृषि व्यवसायहरू आउने गर्छन् र उहाँहरूले चाहिँ अब राम्रो अर्ग्यानिकलाई चाहिँ उहाँहरूले मान्यता दिन्छन् जो जसले पनि मन पराउने गर्छन् अब गाउँका अर्ग्यानिक साग सब्जीहरू भयो विशेष गरेर अनि उहाँहरूले चाहिँ अब उनीहरू कम्पिटिसन् हुन्छ उहाँहरूले दाम दिन्छ जसले बेसी दाम दिन्छ अब ग्रामीण क्षेत्रका साना साना किसानहरूले अब दाम पाउँछ उहाँहरूबाट र अब त्यसरी बेच्छन् र जसले बेसी बेच्छन् दाम दिन्छन् अब उहाँहरूले नै लाने गर्छन्